हाम्रो गाउँको माथि चाहिँ मनसङ भन्ने जग्गा छ है त्यहाँनिर चाहिँ दामसाङगढी छ त्यो चाहिँ जस्तो कि लेप्चाहरूको राजाहरूको अरे है त्यो चाहिँ अब उहिले उहिलेको हिस्ट्री हिस्ट्रीको त्यो उयोहरू छ है तर त्यहाँ चाहिँ उहिले उहिले पनि हिँडे्र अब जान्थ्यो अरे है मान्छेहरू अन्त त्यही कारणले चाहिँ हामी पनि त्यहाँनिर हिँडेर गयौँ है त्यहाँनिर गएर हेऱ्यौँ अब कस्तो के रहेछ मान्छेहरूले त भन्थ्यो त्यहाँ किनकि हिस्ट्रीहरूको त्यो पालोको छ भनेर त भन्थ्यो तर पनि अब आफै गएर चाहिँ हेरेको तर त्यहाँनिर रहेछ हिस्ट्रीहरूको पालाको रहेछ राम्रो राम्रो रहेछ जग्गाहरू पनि राम्रो थियो है हामीले अब त्यहाँनिर घुम्यौँ त्यहाँनिर मज्जाले है ट्रेकिङहरू मज्जाले गऱ्यौँ हामीले हिस्ट्रीको छ मज्जा मज्जाको कता कता जग्गाहरूबाट पनि थुप्रो मान्छेहरू घुम्न पनि आउँछन् त्यहाँनिर त्यहाँ दामसाङगढीमा चाहिँ